मलाई घरमा पालिने जनावरहरू एकदमै मनपर्छ र हाम्रो घरमा चाहिँ कुकुरहरू छ बाँदरहरू छ बाँदर चाहिँ हाम्रो घरमा पक्रिएर ले लिएर आएको चाहिँ होइन त्यो गाउँमा घुमिहिँड्ने भाइहरूले चाहिँ लिएर आएको रहेछ र उनीहरूले पाल्न नसकेर चाहिँ हाम्रो घरमा ल्याएर दिएको दिएको थियो बाँदर सानो छ बच्चा सानो थियो अन्त विचरा त्यो कहीँ जानु पनि सक्दैन रहेछ अन्त घरमै बाँधेर राखेको छ तर उसलाई खानेकुराको व्यवस्थाहरू सबै हामी गरिदिन्छौँ केरा ल्याएर राखिदिन्छौँ केराहरू दिनैपिछे केराहरू राखिदिन्छु फलफुलहरू पनि सबै खान्छ खाना पनि खान्छ भात पनि खान्छ सब्जीहरू सबै मान्छेले जे जे खान्छ त्यही खान्छ पुरा बदमास छ मान्छेहरूसँग चलिरहनु भन्छ उफ्रिन्छ कराउँछ खुसी हुन्छ कतै बजारबाट आउँदाखेरि हेर्छ झोलामा मिठाई ल्यायो कि ल्याएन भनेर उसलाई दिनुपर्छ झन् खुसी हुन्छ अन्त जाडोमा चाहिँ उसलाई बेसी जाडो भयो भने चाहिँ एउडा झोला हामीले माथि झुन्ड्याइदिएको छौँ त्यो झोलामा पस्छ अन्त त्यहीँनिर सुत्छ फेरि बिहान निस्किन्छ अन्त खेल्छ उफ्रिन्छ कोही बेला गेटमा बाँधिदिन्छौँ गेटै हल्लाएर हल्लाएर गर्छ नानीहरूले पनि पुरा मनपराउँछ स्कुल जाने नानीहरू सबैजना आउँछ हेर्नु आउँदाखेरि उसलाई केही न केही मिठाईसिटाई बोकेरै आउँछ चक्लेटहरू के के ल्याइदिएको हुन्छ अन्त ऊ पनि उफ्रिँदै चक्लेट खान्छ रुखमा चढ्छ नानीहरूलाई पुरा रमिता बनाइदिन्छ उसले अन्त एकपल्ट त के अरे घरमा पाल्नु राम्रो हुँदैन भनेर जङ्गलमा लिएर गएको थियौँ हामीले छोडिदिनु भनेर गाडीको पछि पछि कुदेर रोएर कराएर गऱ्यो मानेन पहिल्यै गाडीमा आएर ऊ पो चढिरहेको रहेछ अन्त फेरि टिपेर हामीले लिएर आयौँ र अन्त अब त नदिने भनेको किनभने उसलाई जङ्गलमा लग्यो भने ऊ आफै च खोजेर खानु पनि सक्दैन र उसलाई अरू जन्तुहरूले पनि मारिदिई हाल्छ अन्त होस् बरू घरमै जे हुन्छ हुन्छ भनेर हामीले घरमै राखेको छौँ अन्त अहिले घरमै छ के अरे खानेकुराहरू पनि ऊ घरमै त्यही दिएको भरमा बस्छ ऊ अन्त ऊ सक्दैन पनि जङ्गलमा त अब उसले खानु र अर्को हाम्रोमा एउटा लियो छ अन्त एउटा चाहिँ नुडल्स छ नुडल्स चाहिँ यस्तो झाप्लुङ झाप्लुङ भएको कपाल भएको चाहिँ कुकुर त्यो त्यो चाहिँ मैले माथि एकजना दाजुलाई साह्रै मनपरेर मागेको थिएँ र लिएर आएको थियौँ र अहिले निकै ठुलो भएको छ त्यो र अहिले दुई चार दिन चाहिँ भयो लियो एकदम बिमारी छ खाना राम्रो खाएको छैन र केटाहरूले चाहिँ बिमारी छ अब अहिले चाहिँ सबैलाई बिमार पार्छ भनेर मार्नु भनेर खेदाउँदै रहेछ अन्त हामीले करायौँ होस् के अरे नहिर्काउनु जे हुन्छ हुन्छ भनेर चाहिँ घरमै राखेको थियो अहिले चाहिँ अलिक राम्रो भएको छ र खानाहरू चाहिँ खाएको छैन अलिक बिमारी बिमारी छ अर्को एउटा नुडल्स छ त्यो चाहिँ सिधा त सिधा छ तर छोयोओऱ्यो भने चाहिँ रिसाउँछ पुरा उसलाई अन्त नानीहरूसँग चलिहिँड्छ कुद्छ यताउता अन्त हाम्रो घरमा चाहिँ तिन चारवटा कुकुर अन्त एउटा बाँदर छ अन्त कुखुरा त छैन अन्त हाम्रो मेरो हस्बेन्डले चाहिँ तितरा ल्याउनुभएको थियो जो चाहिँ तितरा चाहिँ हाँस जस्तै खालके ठुलो हुँदोरहेछ दुईवटा जोडी ल्याउनुभएको थियो अन्त त्यो चाहिँ घरमा वरिपरि यताउता पुरा घुमिरहने मजाको ठुलो खालके थियो त्यसले चाहिँ मान्छे अलिक खेदाउँथ्यो खुट्टाहरूमा ठुँगिदिन्थ्यो अन्त त्यही भएर चाहिँ हाम्रो घरको पल्लोपट्टि एकजना काफ्ले भन्ने बाजे छ उसले चाहिँ दबाई दिएर मारिदियो त्यो कुखुरालाई चाहिँ अन्त अहिले चाहिँ हामीले लिएको छैनौँ अन्त चराहरू पनि नानीले पुरा मनपराउँछ र मैले चरा पनि किनेर ल्याइदिएको थिएँ चरा पनि कति दुई तिन महिना त भयो तर तर हामीले त्यसलाई पाल्नु सकिनौँ र त्यही भएर त्यो चरा चाहिँ मऱ्यो अन्त नानीले माछाहरू मनपराउँछ घरमा माछाहरू ल्याएर पालिदिन्छौँ एकुरियममा हालेर त्यो पनि नानीले चारो बेसी दिएर दुईवटै माछा मारेछ अन्त अहिले चाहिँ ल्याएको छैनौँ र अहिले भा घरमा फिलहाल भएको चाहिँ त्यही एउटा बाँदर छ र कोही कोही बेला गाउँको बिरालोहरू पनि आउँछ अन्त कुकुरहरू चाहिँ छ हामी कुकुरलाई चाहिँ सबैलाई नै खाना पकाएर नै दिन्छौँ किनभने उनीहरूलाई दिने मान्छे पनि त हुँदैन र बाहिर गएर कहाँ खाओस् न घरमै हामी पकाएर रासिनको चामल आउँछ त्यही पकाएर दिन्छौँ